मेरो घरमा चाहिँ लाइब्रेरीको फेसेलिटिस छैन र अनि म चाहिँ डेली नै स्कूलको लाइब्रेरी युज गर्ने गर्छु जहाँनिर चाहिँ धेरै बुक्स म्यागजिन कमिक अनि धेरै प्रकारको कथा कविताहरू छ